प्रवेश कहाँ छस् कालिम्पोङमै छस् सुन न म टिस्टामा छु कि मलाई एघार बजीतिर चाहिँ तकदाह पुग्नु छ हो इमर्जेन्सी जानु पर्ने भयो अन्त तँ छिटो गरेर आऊ आइदेउ न मिल्छ आउनु

अहिले कहाँ छस् तँ म टिस्टामा पर्खिरहन्छु कि जाऊँ न ल एकछिन हेर न त्यस्तै पऱ्यो कि अचानक तकदाह जाने काम पऱ्यो नि अन्त पर्खिरहन्छु ल म शङ्करको दोकानमा बसिरहेको हुन्छु जति पेसेन्जर छ त्यति लिएर आइज न हुन्छ ल त्यहीँ हुन्छु